दादा मैले तपाईँकोबाट त्यो फेस क्रिम लगेको थिएँ नि त्यो त साह्रै नै नराम्रो रहेछ एकदम मलाई मेरो अनुहारमा सुट भएन पुरा फोका कस्तो निस्क्यो एलर्जी जस्तो टाइपको कस्तो पुरै एक्सपायर भएको रहेछ मलाई त्यसको पछाडि हेर्दा त अन्त तपाईँले त्यत्रो कत्रो दाम भनेर किनेको मैले त्यत्रो दाम लगाएर तपाईँले बार्गेनिङ गर्दा नो बार्गेनिङ भन्नु भयो अब मैले त्यही त जत्रो दाम थियो त्यत्रो दाममा मैले किन्यो तर तपाईँले त्यस्तो दिनु भएछ म अब सबैलाई अब भनेर हल्ला गर्छु तपाईँले कि त मलाई मेरो पैसा वापस गर्नु पैसा वापस गरे पनि म त तर सबैलाई भन्नेछु किनकि तपाईँले त्यसरी एक्सपाइरी डेट त बेच्नु भएन मेरो अनुहार बिग्रियो त बिग्रियो तपाईँले अरूको पनि अनुहार बिग्रन्छ त्यो गऱ्यो त्यो क्रिमहरू बेचेर र तपाईँले कहाँबाट ल्याएको हो त्यो पनि तपाईँ पनि भन्नु होला किनकि तपाईँले त अर्काको तपाईँको त कारबार हो एउटा होइन भन्नु होस् अब कस्तो कस्तो छ यस्तोहरू भन्नु तपाईँ पनि एक्सपाइरी भएको देखिको रहेछ तिमीले मलाई त्यस्तोहरू भनौँ अन्त मलाई चाहिँ अब पैसा वापस चाहिँ गर्दिनु होला